जिन्दगीमा है मैले धेरै लामो गरेको पदयात्रा चाहिँ मलाई लाग्छ यो चाहिँ मेरो चित्रे भन्ने ठाउँ छ त्यो चाहिँ कालिम्पोङदेखि दस पन्ध्र किलोमिटर तल हो त्यो ठाउँदेखिको लिएर म घरसम्म आउने जुन चाहिँ यात्रा थियो त्यो चाहिँ मेरो सबसे लामो पदयात्रा हो त्यतिबेला स्ट्राइक चलिरहेको थियो है अनि स्ट्राइक हुँदाखेरि कुनै गाडीको आउजाउ आउने जाने कुनै साधन नभएको कारणले गर्दा सबै ठप्प थियो त्यतिबेला म सिलगढीबाट सिक्किमको गाडीमा चढे्र चित्रेसम्म आएको थिएँ त्यहाँ चित्रेसम्म आएर त्यो चित्रे भन्ने ठाउँदेखि मैले गाडी पर्खेँ है गाडी कोही पाइन्छ कि भनेर एमर्जेन्सी गाडीहरू पर्खेँ त्यो नपाउँदा म चाहिँ त्यहाँदेखिको मैले ठाडो चढाइ उकालो चढाइ स्टार्ट गरेँ उकालो चढेँ त्यहाँदेखिको हुनु त बिच बिचमा मैले छोटो छोटो सर्टकटहरू लिएँ तर अब मैले त्यो सर्टकटले लिँदा भए पनि धेरै उकालो चढेर झन्डै तिन चार घन्टामा म कालिम्पोङ आइपुगेँ त्यसपछि कालिम्पोङदेखि फेरि म मेरो घर माथि डेलो साइड सेर्पा गाउँ त्यहाँ आउनको लागि मलाई अझै एक डेढ घन्टा लाग्यो अब त्यतिको तपाईँको दुरी चाहिँ थियो छ सात किलोमिटरको दुरी छ है अनि त्यहाँसम्म आइपुगेँ अनि घर आइपुग्दा म हत्तु हैरान भए है बिमार पनि भएँ बेलुका ज्वरो सरो आयो अनि त्यो चाहिँ लाग्छ मलाई त्यो चाहिँ मेरो जीन्दगीको है सबसे लामो पदयात्रा थियो है जसमा चाहिँ मैले धेरै कुछ सहनुपरेको थियो है बिमारहरू पनि हुन परेको थियो